मैले चिनेको माथिको यातायात जस्ता क्षेत्रहरूमध्ये शिक्षा एउटा हो यो शिक्षाले गर्दाखेरि चाहिँ एकदम परिवर्तन ल्याएको छ विगत वर्ष र अहिलेको कलियुग हेर्दाखेरि चाहिँ यो शिक्षाले चाहिँ एकदम उन्नति ल्याएको छ र पहिला जुन जुन ठाउँहरूमा गाउँहरूमा यो शिक्षाले गर्दा पढ्नु पाउँथेन र अहिले चाहिँ त्यो गाउँहरूमा चाहिँ यो शिक्षाले नै गर गर्दाखेरि नयाँ नयाँ पाठशालाहरू बनाइरहेको छ र हामीले फ्रीमा पढ्न पाइरहेको छ र यो शिक्षाले गर्दाखेरि चाहिँ मान्छेहरूलाई एकदमै उन्नति ल्याएको छ एकदमै राम्रो भएको छ होइन यो मान्छेहरूमा बुझा बुझ्ने क्षमता मान्छेहरूलाई हेर्ने क्षमता र जुन बोली चाली यो सबैमा चाहिँ यो शिक्षा भन्नेले चाहिँ एकदमै परिवर्तन ल्याएको छ र यो अहिलेको शिक्षा बिना चाहिँ केही पनि गर्न सक्दैन त्यसै कारण चाहिँ शिक्षा चाहिँ एकदमै महत्त्वपूर्ण भएको छ हाम्रो लागि चाहिँ र यो शिक्षा लिनुको लागि चाहिँ अहिले हामीलाई टाडो पनि जान परेको छैन यहीँ गाउँबस्तीमा हामीले राम्रो राम्रो शिक्षाहरू पाउन सकिरहेको छ यो शिक्षाले गर्दाखेरि चाहिँ हामीले आफ्नो जे जे काम कुराहरू छ त्यो पनि राम्रो ढङ्गमा गर्न पाइरहेको छ आफूले जे चाहेको छ पहिलाको जुन पहिलाको विगत वर्षहरूमा हेर्दाखेरि हामीले यो शिक्षा बिना चाहिँ केही पनि गर्न सक्दैन हामीले एकदम आफ्नो सही दिनुको लागि पनि यो जुन थ्यापचिङ युज गर्थ्यौँ अहिले चाहिँ योहरू सबै छोडेर हामीले शिक्षा प्राप्त गरेर चाहिँ आफ्नो नाम अक्षर लेख्न सकिरहेको छ यो शिक्षाले चाहिँ एकदम मान्छेमा परिवर्तन उत्पन्न भएको छ